हजुर हो त हजुर

ए हवस् हाम्रो दुध त त्यस्तो खराबी केही छैन हेर्नुहोस् अब नानीलाई वा कस्तो प्रकारले पकाएर दिनुभयो त गरम मात्रै गरेर दिनुभयो कि पुरै पकाएकै थियो त्यो दुध

ए होइन के हाम्रो दुध त मेरो दुध त त्यस्तो के अरे खराबी त छैन अहिलेसम्म कहीँबाट पनि त्यसरी अब कम्प्लेन आएको छैन अब दुधको हो तपाईँले अब बेलुका अब नानीलाई कस्तो तरिकाले खाना कस्तो दिनुभएको थियो त्यो पनि हुनुसक्छ नानीलाई ग्यासको प्रोब्लमले पनि हुनुसक्छ ए होइन नि बैनी र हाम्रो दुध त अहिलेसम्म त्यस्तो नराम्रो भएको छैन हो अब अहिले अब दुध अब यस्तो चाहिँ हुनुसक्छ अब अहिले अब पानी झरी छ हो घाँसहरू अब त्यति राम्रो छैन अनि त दुध चाहिँ अलिक पतला चाहिँ हुनुसक्छ तर अब हामी त त्यसरी मिलावट पनि गर्दैन हाम्रो दुध त एकदमै राम्रो छ तपाईँको नानीलाई एकपल्ट डक्टर देखाउनुहोस् कुनै अरू बिमारको प्रोब्लमले पनि उल्टीहरू हुनुसक्छ त्यो तपाईँले अब जसमा कि दुध दिएर अब त्यस्तो भयो भन्नुहुँदैछ त्यसमा अब त्यो तपाईँलाई अब दुध दिएर जस्तो मात्रै लागेको पनि हुनुसक्छ न त उसलाई अरू केही वा अब त्यस्तो बिमारीहरूले पनि त्यस्तो उल्टी भएको हुनुसक्छ तर हाम्रो दुधले चैाहिँ होइन बैनी हाम्रो दुध चाहिँ अहिलेसम्म एउटा कम्प्लेन आएको छैन म त दुधमा मिलावट गर्नु जान्दिनँ पनि गर्दिनँ पनि किनभने मेरै घरमा पनि मेरो फ्यामिलीहरूले पुरै त्यही दुध खान्छ हो मैले मिलावट गरेँ भने मेरै नानीहरू पनि बिमार हुनुसक्छ अब सबैको नानी आफ्नै नानी जस्तै सोच्नुपर्छ म त त्यही सोच्छु

हजुर

हजुर हुन्छ मेरो त राम्रै हुन्छ बैनी दुध मेरो फ्यामिलीले पनि त्यै दुध युज गर्छ हो मैले त एउटा मिलावट छैन मेरो दुधको प्रोब्लमले त हुनैसक्दैन एकपल्ट र पनि तिमीले ट्राई गर तर मेरो दुध चाहिँ नराम्रो चाहिँ एकदमै छैन